हेलो म फेन्सी टेलर बोलेको हजुर हजुर

तपाईँले जे साइज दिएको थियो मैले त्यही साइजै त बनाइदिएको थिएँ तपाईँको लुगा ए हुन्छ नि के हुन्छ आउनु नि त ल एक हप्ता बाद आउनु नि ल म त अहिले पुरा पुरा बिजी छु के भन्छ त्यहाँ मेरो साथीको के भन्छ बिहा छ त त्यही लुगा बनाइरहेको छु ए ल के भन्छ अब आउनु नि ल अ अर्को हप्तातिर ए हुन्छ नि खोई अहिलेसम्म त कोहीले पनि कम्प्लेन गरेको छैन तिमी हो फर्स्ट गर्ने नाप्यो अनि अरू सबै ठिकै होला नि टाइट मात्रै भएको होला नि ए ल ल अर्को हप्ता आउनु नि ल अब के भन्छ आज के बार हो मङ्गलबार ल आउनु नि ल के भन्छ शनिबारतिर मैले भनिहाल्यो त्यो साथीको बिहा छ त अनि के भन्छ उसले दिएको छ नि त लुगा अनि त्यही बनाउँदैछु म अलिक बिजी छु म फ्री भएँ भने म यही नम्बरमा कल गर्छु नि